दार्जिलिङ जिल्लामा उपलब्ध केही स्थानीय आवास विकल्पहरूबारे भन्नुपर्दा उसो त दार्जिलिङ जिल्ला सानो जिल्ला हो सानो पाहाडी जिल्ला हो र अहिलेको स्थितिमा भन्नुपर्दा चाहिँ साँघुरो जिल्ला पनि भन्न सकिन्छ किनभनेदेखि धेरै विकल्पहरू रहेको हुँदा पनि हाम्रो जिल्लामा समग्र आवास बजार र घर जग्गाको प्रवृतिलाई कसरी प्रतिविम्बित गर्छ भन्ने विषयमा हामीले हालसम्म पनि मनन गरेको जस्तो मलाई लाग्दैन अब सानो घरको भाडा कम से कम दुई हजारदेखि लिएर पाँच हजारसम्म त्यो पनि सहरदेखि टाढा टाढा सहरको नजिक हो भने पाँच हजारदेखि लिएर पन्ध्र हजारसम्म पनि तिरेको म आफैले देखेको छु र काम शिक्षाका लागि आउने मानिसहरूको लागि पर्याप्त आवासहरू पनि नभएर पेइङ गेस्ट जस्ता विकल्पहरू पनि अप्नाइरहेको मैले देखिरहेको छु र यसो हुँदा पर्याप्त आवास त आवास विकल्पहरू उपलब्ध छैनन् भन्न नै म रुचाउँछु यस विषयमा